ओ भैया हैट तिमीले कस्तो खाले सामान राखेको हौ हेर अस्ती तिमीलाई मैले यहाँबाट ब्याग लगेको थिएँ लेदरको ब्याग भनेर भन्यौ कहाँ रेक्सनको ब्याग पो रहेछ यहाँ हेर त उ लगेको एक हफ्तामै दुलो पऱ्यो आम्मामा बेल्ट पनि चुट्टियो के हौ यस्तो आम्मामामा के साह्रो ठगेको हौ हाम्रो मान्छेहरूलाई हैट त्यस्तो नगर न हौ हेर पैसा दिएपछि चिज राम्रो देउ न तिम्रो कहाँबाट सामान आउँछ यस्तो आम्मामा हेर त सबै डुप्लिकेट सामानहरू तिमीले दिँदै यो प्रकारले हो भने त भाइ अहँ तिमीले धुलाई भेट्ने खालको रहेछौ है भाइ एउटा राम्रो प्रोडक्ट लेउ राम्रो पैसा लेउ के हौ यस्तो आम्मामामा हाम्रो मान्छेहरूलाई ठगेर म त नि यो प्रकारले त भा साच्ची नै भाइ मलाई त साँच्ची नै होला कि अब यो मेरो अस्तीको त्यो पैसाहरू फर्काइदिनु पर्छ तिमीले अहँ अहँ म त तिमीले फर्काइदिनु पर्छ हेर त यो आम्मामामा यी यहीँ दुलो पऱ्यो यहीँ फाट्यो कति एक महिना पनि भएको छैन त यो के हो अन्त डुप्लिकेट सामान कस्तो डुप्लिकेट बेचेको एकदम भाइ भएन भएन अहँ म भाइ अहँ मलाई फिर्ता गरिदेउ तिम्रो वारेन्टी ग्यारेन्टी खै मलाई पनि केही पनि दिएनौ तर म यस्तो खालको सामान चाहिँ लिदिनँ अहँ यस्तो सामान चाहिँ मलाई भएन भाइ र नेक्सट टाइमदेखिको भाइ म अरूले नि यस्तो चिज लगेर यस्तो गऱ्यो भने चाहिँ म सिधै पुलिसलाई म कम्पलेन गर्छु है राम्रो हुँदैन नि भाइ बुझ्यौ ओ भैया अब बुज्यो हुँदैनै